मेरो मेरो विचारमा चाहिँ मेरो सबैभन्दा ठुलो सबल भन्नु पर्दाखेरि चाहिँ अब सबल पक्ष भन्दाखेरि चाहिँ मेरो सबैभन्दा ठुलो स्ट्रेङ्थ चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ मेरो लर्निङ केपेबिलिटी क्या हो त एकदमै छिटो छ जस्तो लाग्छ मलाई चाहिँ एकदमै म नै अब मैले कुनै पनि कुरालाई है मैले कुनै पनि कुरालाई मैले सिक्ने इच्छा गरेँ कुनै पनि चिज होस् चाहे त्यो एजुकेसन सेक्टरमा होस् होइन चाहे नन एजुकेसन सेक्टरमा होस् चाहे जुनै पनि चिजमा होस् चाहे त्यो टेलेन्ट बिल्टमा होस् या फिर स्किल स्किल बिल्डिङ बिल्डमा होस् होइन तिनीहरूलाई चाहिँ मलाई जब सिक्नु मन पर्यो अब मलाई सिक्नु इच्छा भयो भने चाहिँ म है एकदमै छिटो छिटो छिक सिक्छु त्यसलाई एकदमै अब नर्मल मान्छेले लिने भन्दाखेरि चाहिँ एकदमै छिटो छिटो मैले लिनु सक्छु है र त्यसमा चाहिँ मलाई एकदमै खुसी लाग्छ कि मेरोमा त एउटा केपेबिलिटी छ भन्नेमा र मेरो सबैभन्दा ठुलो कमजोरी चाहिँ मलाई मेरो हिसाबले चाहिँ के लाग्छ भनेदेखि चाहिँ म चिजहरूलाई चहिँ कुनै पनि चिजहरूलाई चाहिँ म एकदमै सामान्य रूपमा हेर्ने गर्छु है इजिली हेर्ने गर्छु एकदम लाइटली लिने गर्छु चाहे जस्तो पनि कुरा आओस् है त्यो कुराहरूलाई म एकदमै इजिली रूपमा हेर्ने गर्छु र त्यो कुराहरू चाहिँ एकदमै मलाई चाहिँ आफ मेरो चाहिँ ठिक लाग्दैन कोही बेला परिस्थिति एकदम गम्भीर हुन्छ है र पनि म एकदमै इजिली बस्ने गर्छु कि भइहाल्छ यस्तो अलिकति लापरवाही गर्ने चाहिँ मेरो सबैभन्दा ठुलो कमजोरी जस्तो लाग्छ मलाई